स्थानीय खेलकुद कार्यक्रमहरू सञ्चालन गर्नसक्ने हाम्रो क्षेत्रमा एउटा स्टेडियम छैन तर ठुलो खेल मैदान छ यहाँ यो हाम्रो प्राइमेरी स्कुलको खेल मैदान हो र यसलाई गाउँका मानिसहरूले नि धेरै प्रयोग गर्छ त्यहाँनिर धेरै कार्यक्रमहरू गर्ने गराउँछ जस्तो कि फुटबल भलिबल क्रिकेट यस्तो धेरै धेरै कार्यक्रमहरू राख्छ राख्ने गर्छ